मलाई चाहिँ मासु पकाउन आउँछ हो त्यहाँदेखि कराही बसायो आगो फुक्यो हो मरमसलाहरू पिसपासहरू गऱ्यो पियाजहरू काट्यो त्यहाँदेखि पियाज लगायो हो मरमसलाहरू सबै लगायो मासुहरू काटकुट गरेर लगायो हो त्यहाँदेखि त्यस्तो एक घन्टा जस्तो पकायो मजाले पाकेपछि चाहिँ निकालेर त्यहाँदेखि खाँदा हुन्छ अन्त भातहरू भुट्नु चाहिँ सजिलो छ भातहरू भुट्यो तेल लगायो त्यहाँदेखि पियाजहरू लगायो